हाम्रो क्षेत्रमा राजनीतिक दलहरू भन्नाले सबैभन्दा पहिलादेखि नै सुन्दै आएको गोर्खा राष्ट्रीय मुक्ति मोर्चा अनि गोर्खा जनमुक्ति मोर्चा अनि भारतीय गोर्खा प्रजातन्त्रिक मोर्चा विकसित राजनीतिक दलहरू हुन् तिनीहरू हाम्रो पुर्खौँदेखिको माग गोर्खाल्यान्ड गोर्खाल्यान्डको मुद्दा फत्ते गर्नुको लागि जन्म भएको पार्टीहरू हो अनि यस राजनैतिक दलहरूले हाम्रो दार्जिलिङ क्षेत्रलाई कति फाइदा पुऱ्यायो कति नोक्सान पुऱ्यायो यस विषयमा त मलाई साह्रै जानकारी छैन कोही पार्टीहरू आफ्नो स्वार्थको लागि मात्रै हिँडेको छन् कोही पार्टीले भाजपा पार्टीसँग गठबन्धन गरेका छन्